हजुर नमस्कार हजुर

तपाईँको नानी चाहिँ सबै प्रायःजसो सबैमा राम्रो छ है अब डान्स पनि एकदमै राम्रो गर्नुहुन्छ लोकनृत्य पनि अनि त अब नानीले चाहिँ एकदमै गीतहरू पनि राम्रो गाउँछ तर यो यसपटक चाहिँ अब नानीलाई चाहिँ हामीले चाहिँ एउटा लोकनृत्यमा हाल्दैछौँ है र नानीलाई चाहिँ अब लोक लोकनृत्यको लागि चाहिँ विशेष गरी अब हामीले प्योर डान्स गराउनुको लागि चाहिँ जति पनि त्यो लोकनृत्यमा चाहिने एकदमै ठेट अब नेपाली नेपालीपन झल्केको जुन चाहिँ जस्तै अब नानीहरू छोरी नानीहरूले लाउने जस्तै चाहिँ चेप्टे सुन हुन्छ है शिरफुल भन् भनिन्छ अनि पोते यस्तै हुन्छ यही यस्तै खालको चाहिँ अब सबै नै कस्ट्युमहरू चाहिँ नानीलाई चाहिँ एकदमै एकदमै अब जोगाड गरिदिने अब हामी चाहिँ स्कुलको तर्फबाट चाहिँ निवेदन पनि गर्दछौँ हजुर सबै नै गरिदिएको चाहिँ एकदमै राम्रो हामीले चाहिँ अब दुईवटा डान्स जस्तोमा चाहिँ अब हामीले चाहिँ नानीलाई हालेको छौँ है नानी एकदमै राम्रो डान्स पनि गर्नुहुन्छ र घरमा पनि अब त्यो गीतमा चाहिँ अब नानीलाई यसो अब डान्सहरू गराइदिएको राम्रो है त्यो त्यसमा चाहिँ अब एकदमै राम्रोसँगले सिकाइदिएको राम्रो किनभने स्टेजमा चाहिँ अब नानीले चाहिँ राम्रो प्रस्तुति दिओस् है तपाईँको नानीले र त्यस्तो खालको चाहिँ गराइदिनु सक्नुहुन्छ होला नि हैन पर्दैन त्यो चाहिँ अब स्कुलमा चाहिँ पर्दैन तपाईँहरूले अब स्कुलको टाइममा चाहिँ हामीले स्कुलमै गराउँछौँ र तपाईँहरूले अब स्कुल छुट्टी भएर चाहिँ तपाईँहरूले घरमा नै सिकाइदिनु भएको चाहिँ एकदमै राम्रो यही अब अक्टोबर महिनामा हामीले छिटै गर्ने भएको छौँ अनि डेट निश्चित भएपछि चाहिँ तपाईँहरूलाई भन्नेछौँ भट्